हेलो के तपाईँ भाडाको क्याब ड्राइभर बोल्नु भएको हो म दार्जिलिङबाट सुलक्षणा बोल्दैछु मलाई तपाईँको क्याब चाहिएको छ मेरो साथीहरू साथै परिवारसँग सडक यात्रा गर्दै दार्जिलिङदेखि सिलगढी जाने योजना बनाएका छौँ क्याब त म आफै ड्राइभ गरिहाल्छु मलाई केवल भाडाको कार चाहिएको छ तपाईँ प्रबन्ध गर्नु सक्नुहुन्छ त्यसो भए प्रतिकिलोमिटर कति मूल्य लिनुहुन्छ मलाई दुई दिनको लागि तपाईँको कार चाहिएको छ मलाई तपाईँले प्रतिकिलोमिटरको मूल्य उचित नै तोक्नु भएको जस्तो लाग्यो त्यसैले दार्जिलिङदेखि सिलगढीसम्मको दुई दिनको यात्राको योजनालाई पोख्त गर्दैछु है ल तोकिएको समयमा कार पठाइदिनुहोला हामी प्रतीक्षा गरी बस्नेछौँ